हेलो यो फर्निचर सप हो तपाईँकोमा फर्निचरहरू के कस्तो छ त्यो विषयमा अलिकति जान्नु थियो कि मलाई गोद्रेज गोद्रेजहरू गोद्रेजै लानु थियो मलाई चाहिँ तर मलाई चाहिँ अलिक ठुलो ठुलो ठुलोमा चाहिएको थियो चाहिएको थियो खास चाहिँ ओरिजिनल काठको पाउँछ जस्तै प्लाईको नभएर चाहिँ काठकैै मात्र पाउँछ अँ त्यस्तो हजुर हजुर वारेन्टी सेट है भनेपछि अहिले केही अफरसफरहरू दिवाली अफरहरू दसैँ अफर केही छ तपाईँकोमा त्यो के अरे गोद्रेजमा मलाई चाहिँ अब कस्तो भने सेट टाइपको हुन्छ नि एउटा ठुलो गोद्रेज पनि त्यस्तो सेट सानो खालेहरू पनि पाउँछ नि त्यस्तो सेटको चाहिएको थियो त्यस्तो पनि छ

ए हजुर त्यो त्यसको रेन्ज चाहिँ कति पो भन्नु भयो तपाईँले दस हजारदेखि उकालो है ए हुन्छ हुन्छ म त्यसो भए बिचमा आउँछु कि म तपाईँको नम्बर राखिराख्छु आउँदाखेरि म तपाईँलाई कल गरि आउँछु नि ल हुन्छ हुन्छ